मेरो अथि मालबजार के नाम हो यो जलपाइगुडी पर्छ कि यति पार्क छ कि अनि त पुरा रमाइलो हुन्छ हो दस रुपियाँ टिकट छ कोही कोही बिस रुपियाँ टिकट लिन्छ नि बाहिरवालाके अनि त झिलवा छ हो अनि त माछा छ चिडिया चुरुङ छ पुरा छ हो अनि त पुरा रमाइलो हुन्छ हो पुरा भिडभाड हुन्छ खोला छ अनि त पुरा भिड हुन्छ हो अनि त फेरि मेरो यो भानु मैदानमा नाचगाना खेलकुद ए कराते सबै पुरा राम्रो राम्रो हुन्छ हो अनि त अनि के सबै भेला भएर जान्छु बस्छु पुरा हँसी मजाक पुरा राम्रो लाग्छ एकदमसे पुरा खुसी खुसी लाग्छ हो अनि त कहिले कहिले पुरा डान्स हुन्छ फेनु सबै खेलकुद सब हुन्छ अनि त फुटबल हुन्छ क्रिकेट हुन्छ मेला लाग्छ मेला मिनाबजार हुन्छ मिना मिना मेला हुन्छ के के आउँछ आउँछ कस्तो रमाइलो हुन्छ अनि त यहाँ एथि बाख्राकोटमें ऊ यो छ के नाम हो बगान छ कि अनि त मान्छे कस्तो रमाइलो हुन्छ फेन मिनामोडमा होटल छ कस्तो राम्रो राम्रो खानापिना साल एथि सब राम्रो राम्रो खाना हुन्छ हो पुरा मिठो मिठो हुन्छ हो अनि त पुरा रमाइलो हुन्छ मिनाबजारमें यताउता सब पुरा रमाइलो लाग्छ